अहिलेको अहिलेको जमानाको ना अब नानीहरू चाहिँ अब यस्तो बोरिङ भएको बेलामा फोनहरू हेर्छ फोन हेरेर नै आफ्नो समयलाई फ्याँकिराखेको हुन्छ अन्त टिभीहरू हेर्छ अनि टिभी हेर्छ एकदमै त्यो त्यो इलेक्ट्रोनिक कुरोहरूले नै तिनीहरूलाई खिँचिराखेको छ यी दिनहरूमा अनि पहिलाको जमानामा चाहिँ हामीले हेर्यो भने तिनीहरू भाँडाकुटीहरू खेल्थ्यो अनि खेलकुदको कुरोहरू गर्थ्यो भाग्थ्यो खेल्थ्यो लक्कुहरू खेल्थ्यो गोलीहरू खेल्थ्यो सामो सानो नानीहरू र अहिले त एकदमै सिस्टम नै त्यो भएर नानीहरू अहिले एकदमै फोनहरू मात्रै हेर्छ जस्तो सानो सानो तिनीहरूको बोरिङ टाइममा फोनहरूले फोनहरू हेर्छ टिभीहरू हेर्छ कार्टुनहरू पनि हेर्छ अन्त त्यसरी नै तिनीहरूले समय बिताइरहेको छ यी दिनहरूमा